गाउँ बस्तीमा त अब प्राय जस्तो सिँचाइको त सुविधा हुन्छै हुन्छ र यहाँ अब पशु उयो कम्ती घर पनि हुन्छ यहाँ त्यस्तो पानीहरू पनि पानीको सोर्सहरू पनि त्यस्तो अब चलाउँदैन अब थुप्रोले र एउटा घरको एउटै मात्रै पानीको मुहानहरू हुन्छ होइन र यसको खेतीपाती त्यो बालीनालीहरूतिर पनि यसको प्रशस्ति त छ हाम्रोतिर पनि छ अब यसको प्रशस्त किनभने चाहिँ हाम्रो चाहिँ त्यो जब विशेष गरि त त्यो धानलाई नै बेसी पानी लाग्छ र त्यो धानहरूतिर चाहिँ हामीले चाहिँ हाम्रो गाउँमा चाहिँ हाम्रो घर पल्लोपट्टि चाहिँ एउटा खोल्सा छ हाम्रो त्यही खोल्साबाट चाहिँ प्राय जस्तोले नै त्यो धानहरू त्यो अन्न बालीमा चाहिँ त्यही खोल्साको पानीले चाहिँ के भन्छ अब त्यसलाई त्यसले खेतहरूतिर अब ल्याउँछ त्यही पानी चाहिँ यसरी कुलोहरू बनाएर चाहिँ प्रशस्त पानी त्यहाँबाट आउन हामीले गर्नु सक्छौँ र यो चाहिँ अब बर्खामा तर हिउँदोमा चाहिँ त्यस्तो छैन हिउँदोमा चाहिँ हिउँदोमा चाहिँ त्यस्तो हामीले अब त्यस्तो के भन्छ पानीको सुकौरो पनि अलिक हामीलाई लाग्छ त्यस्तो के भन्छ अब त्यसलाई पानी अब हुँदैन हिउँदोमा चाहिँ र बर्खामा चाहिँ हामी चाहिँ अब जसोतसो चाहिँ हामी चाहिँ बर्खामा चाहिँ त्यस्तो पानीको दु खहरू चाहिँ छैन हामीलाई चाहिँ हिउँदोमा चाहिँ अलिकति त्यो बालीहरूतिर हाल्दाखेरि अब त्यो हिउँदोमा त प्राय जस्तो हामीले त्यो अन्न बालीहरू रोपदैनौँ पनि तर पनि अब के के भन्छ हिउँदोमा पनि अब त्यस्तो उयो चाहिँ पर्दैन दु ख पनि पर्दैन बर्खामा चाहिँ हाम्रो चाहिँ त्यो त्यो इरिगेसनहरू चाहिँ हाम्रो चाहिँ एकदमै प्रशस्त मात्रा प्रशस्त मात्रामै छ